ए मलाई चलचित्र त उयो उयो त मन पर्दैन कि चलचित्र त मन पर्दैन अरू किताब पनि म पढ्दिनँ त्यस्तो हो अनि म चाहिँ टिभी सो रियलिटी सो हुन्छ नि बिग बस हो त्यस्तोहरू चाहिँ मलाई पुरा मन पर्छ नाच बलिये त्यस्तोहरू चाहिँ हेर्छु म हो मन पर्छ त्यस्तो चाहिँ अब ब बेसी जस्तो रियल देखाउँछ हो रियल मन पर्छ मलाई चाहिँ अनि त्यसले गर्दा म हेर्छु बिग बस पुरा मन पर्छ जो राम्रो हुन्छ जसको उसको रियल देखाउँछ रियल साइट हुन्छ त्यो देखाउँछ नि त्यस्तोहरू चाहिँ म मलाई मन पर्छ मलाई दिखावा त्यो मन पर्दैन त्यसले गर्दा मुभि पनि कहिले काहीँ हेर्छु हेर्दिनँ होइन मुभि पनि हेर्छु राम्रो राम्रो उयोहरू आओस् हो आउँछ त्यति बेला म हेर्छु मलाई मन पर्छ अनि टिभी चाहिँ त्यही मलाई अब रियलिटी सोहरू नै मन पर्छ अरू त म त्यस्तो केही पनि हेर्दिनँ हो बिग बस चाहिँ मेरो फेभ्रेट हो सबभन्दा मन पर्छ मलाई बिग बस चाहिँ म कहिले पनि काहीँ पनि हेर्छु खत्रोके खेलाडी पनि अलि अलि हेर्छु हो तर बेसी चाहिँ म बिग बस चाहिँ हेर्छु नै मलाई त्यो चिज चाहिँ मन पर्छ रियल देखाउँछ रियल मान्छेहरू कस्तो छ के छ तिनीहरू त्यो चिजहरू देख्न पाइन्छ त्यसले गर्दा मलाई पुरा मन पर्छ मलाई टिभी सोहरू चाहिँ बेसी हेर्छु म हो मुभि चाहिँ म हेर्दिनँ त्यति र पनि कुन कुनहरू आउँछ नयाँ राम्रो छ त्यसको कहानीहरू भन्दा चैँ म त्यो चाहिँ हेर्छु नभए बेसी जस्तो चाहिँ म चाहिँ टिभी सो नै रियल त्यो दिन्छ टिभीको हो जस्तो बिग बस भयो त्यो चाहिँ मेरो फेभ्रेट हो सबभन्दा म त्यो चाहिँ हेर्छु बाँकी त मलाई त्यति उयो लाग्दैन इन्ट्रेस हो अरू किताब त म कहिले नै पढेकै छुइनँ भन्दा पनि पढ्छु कहिले काहीँ पेपरहरू चाहिँ पढ्ने गर्छु त्यसमा राशिफलहरू भयो तिनीहरू हरू भयो त्यो हेर्छु म हल्का हेडलाइनहरू हेरिदियो अर्यो त्यति नै त्यतिमा नै म उयो गर्छ हो बाँकी त अब त्यही हो बिजी नै होइन्छ हो पढिन्छ कहिले काहीँ पढ्न मन लाग्छ पढिन्छ पढ्यो अर्यो त्यही गर्यो बेसी चाहिँ म यो नै टिभी सोनै हेर्छु हो रियलिटी सोहरू हेर्छु मन पर्छ मलाई त्यो चिजहरू चाहिँ त्यही हो